म चाहिँ अब यातायात भन्दाखेरि म चाहिँ अब गाडीमा मेरो अब माइतघर अब माइतघर जाँदाखेरि म गाडीमा जान्छु अब मेरो ट्रेनमा जाने काम छैन अब मेरो टाडो छैन मेरो छेउमा छ त्यही भएर चाहिँ म गाडीको सफर गर्छु अब मेरो ट्रेन प्लेनमा सफर गर्ने छैन अब मेरो छेउमा छ माइतघर होइन मेरो बुढाको घर र मेरो माइतघर चाहिँ छेउमा छ अनि म गाडीमा ट्राभल गर्छु अनि त्यही भएर म प्लेन ट्रेनमा चाहिँ म जहाँ गएको छुइनँ अन्त अब मेरो छेउ हुनाले गर्दा चाहिँ प्लेन र ट्रेन चाहिँ चढ्नु परेन अनि मलाई अब गाडीमा हिँड्दाखेरि चाहिँ अब गाडीमा चढी सके पछि मलाई अब गाडीमा चढ्दाखेरि अब त्यो अब हिल साइडको भयो है त्यो भिर अब त्यो डाँडा अब त्यो डाँडा पाखाहरू चाहिँ अब साह्रो मन पर्छ गाडीमा चढे पछि चढेर गए पछि होइन अन्त मलाई चाहिँ गाडीमा हिँडे पछि चाहिँ अब कतिवटा सिनहरू चाहिँ साह्रै राम्रो लाग्छ होइन अन्त त्यही भएर चाहिँ अब छेउमा हुनाले गर्दा चाहिँ अब प्लेन ट्रेनको चाहिँ अब जरुरत छैन अनि त्यही भएर चाहिँ हामी चाहिँ त्यही गाडीमा सफर गर्छौँ अब मेरो माइतघर र मेरो बुढाको घर चाहिँ अब छेउ हुनाले गर्दा त प्लेन र ट्रेनको चाहिँ जरुरत छैन अनि त्यही भएर गाडीमा ट्राभल गर्छु अनि गाडीमा चढ्दाखेरि चाहिँ अब मलाई सिनहरू चाहिँ साह्रो मन पर्छ अब रुखपात भयो होइन त्यो कुराहरू चाहिँ मलाई साह्रो मन पर्छ डाँडाहरू है रुख जङ्गलहरू हरियो वनहरू देख्दा चाहिँ मलाई साह्रो राम्रो लाग्छ गाडीमा चढ्दा